औ अनिता हेर न मैले हेर्नु नि यो साडी किनेको कि कस्तो दामी छ नि आम्म्आम्म्आम्म् लाउनु पनि चटक्कै मिल्ने हो फेरि सुहाउँदो पनि रहेछ यस्तो मनपरेर किनेको नरम मजाले मुजाहरू छपक्कै मिल्ने एक्लै मिलाउनु पनि सक्ने साथीहरू पनि चाहिँदैन हो अस्ति बिहामा जाँदाखेरि लगाएको थिएँ कि शीतल पनि हलुका आ सबले मनपराएको त्यो साडी नि कमेन्ट क्या सबैले आ क्या दामी सुहाएको कस्तो दामी भन्छ जसले पनि दामी मलाई त क्या खुसी लाग्यो क्या सबैले दामी दामी दामी भन्दा कस्तो मनपऱ्यो कि क्वालिटीहरू पनि दामी छानेछु सबैले मन पराइदियो मलाई खुसी लाग्यो त्यसमा पनि हो तर लुगा पनि दामी छ ब्रान्डेड छ तर छन पनि जे होस् पैसा हालेको अनुसारले चाहिँ राम्रो रहेछ लुगा पनि लाउँदा पनि सजिलो हलुका शीतल हो तो जाडोमा पनि तातो त्यो बेच्नेले पनि राम्रो छ लानुहोस् न भन्यो कि ल भनेर ल्याएँ दामी रहेछ सबैले मनपरायो दामी रहेछ सुहायो पनि भन्दा चाहिँ खुसी लाग्यो हौ त्यति चाहिँ साह्रै मनपऱ्यो हौ मलाई